हजुर हजुर म बडा मङमायाबाट बोल्दैछु

हजुर हजुर यहाँ नि यहाँबाट तपाईँको फर्स्टमा पहिलोचोटि एकदम नजिक पर्ने भनेको जुन पेसोक टी गार्डन हो ए एकदम नजिक हो तपाईँको चार पाँच किलोमिटर यहाँबाट पुगिहालिन्छ अन्त तपाईँको त्याँदेखि छ लप्चूको लप्चूहरूदेखि लिएर पेसोक लप्चू टी गार्डन पनि एकदम नजिक हो पेसोक जो जस्तो सिमाना काटिन्छ तपाईँको टी गार्डन सक्ने बितिकै लप्चू स्टार्ट भइहाल्छ हजुर होइन होइन त्यत्ति टाडो त होइन तपाईँको एकैदिनमा तपाईँको तल्लो माथिल्लो अब टी गार्डनहरू पुरा एकदम उयो तपाईँको गाडीमा यात्रा गर्नु सकिन्छ चलिरहेको त अहिले तपाईँको चल्नु त चल्दैछ दु खसुखले चल्दैछ कि तपाईँको होइन यो तपाईँको लप्चू त चल्दैछ रङ्गली रङ्गलियट चाहिँ तपाईँको माथि जुन यो एघार माइलबाट चाहिँ ए बाह्र एघार माइलबाट चाहिँ तेर्सो लाग्नु पर्छ कि तेर्सो लाग्नु पर्छ त्यताबाट तकदाह भएर तपाईँको त्यहाँ उता काटेपछि चाहिँ रङ्गली रङ्गलियटको जुन टी गार्डन भेटिन्छ पेसोक हजुर पेसोक टी गार्डन हजुर हजुर नजिकै पर्छ तपाईँको म्याक्सिमम तपाईँको पैतालिस मिनट एक घन्टाको बाटो हो तपाईँको हजुर होइन होइन तपाईँको पेसोक टी गार्डनबाट हजुर हजुर एकदम हजुर हजुर हजुर त्यहाँ तपाईँको रङ्गली जुन टी गार्डन छ त्यहाँबाट अलिक तल्लोपट्टि हो तपाईँको अलिक तल हो गेलको तपाईँको मामरिङ कमानहरू भन्छ अलिक पारिपट्टि छ हजुर हजुर हजुर त्यहाँदेखि त तपाईँको त्यो हजुर अझै पारि तपाईँको सिन्कोना जुन सिन्कोनाको कमानहरू पनि छ तपाईँको हजुर हजुर सिन्कोना कमानहरू छ त्यहाँदेखि उता चाहिँ हजुर हजुर टिस्टाभेल्ली चाहिँ तपाईँको रङ्गलीदेखि मुनि सिन्को टिस्टाभेल्ली पऱ्यो टिस्टाभेल्लीको ठिक पारिपट्टि चाहिँ तपाईँको सिन्कोना कमानहरू छ तपाईँको मङ्पूहरू भनिन्छ नि हजुर हजुर हजुर मङ्पूहरू भनिन्छ हजुर हजुर हजुर हजुर हजुर मज्जाले भ्याइन्छ हजुर एकदिनको त तपाईँको पैतिस सय जस्तो लाग्छ टोटल गरेर हुन्छ हुन्छ हुन्छ